के तपाईँले कहिले कुनै परियोजना गलत गर्नुभएको छ भन्ने कुरामा चाहिँ मैले पहिला इस स्कुल पढ्दाखेरि धेरै गलतहरू गरेको छु सिलाइ बुनाइ गर्दाखेरि होइन धेरै समस्याको साम सामना पनि गर्नु परेको छ किनभने मैले सिलाइ गर्दाखेरि स्वेटर मोजा टोपी बुन्दाखेरि नजानेर कति कुारहरू टिचरहरूकोबाट सिकेर अनि साथीहरूबाट लज्जित भएर उनीहरूकोबाट पनि सिकेर यसको साम सामना गर्नुपरेको छ मैले यसलाई कसरी पार गरेँ भन्दाखेरि मैले चाहिँ यसलाई साथीहरूबाट सिकेर अनि टिचरहरूबाट अनि मेरो आमाबाट सिकेर मैले यसलाई पार गरेँ अनि म यसबाट चाहिँ के अनुभव गर्न चाहन्छु भने सिलाइ बुनाइमा पढाइमा मात्र नभएर म पढाइमा धेरै राम्रो थिएँ तर पढाइ मात्रै गर्नु नभएर सिलाइ बुनाइ गरेर पनि धेरै फाइदा हुँदो रहेछ अनि अहिले त म धेरै सिलाइ बुनाइहरू गर्न सक्छु स्वेटर टोपी मोजा अनि विन्टरको सिज सिजनमा विशेष गरी मेरोमा धेरै अर्डरहरू आउँछ अनि यसलाई मैले बेच बे बेच बिखन गरेर पनि मैले एउटा जीविका चलाउने रहेछु भन्ने मलाई अनुभव भएको छ